हुन त हाम्रो कालिम्पोङ जिल्लामा धेरै धेरै स्कुलहरू छ जस्तै फिलोमिना भयो गर्ल्स भयो एसयुएमआई भयो कुमुदिनी भयो र कलेजहरूमा हेर् हेरौँ भने हाम्रो अब बिटी कलेज भयो पोलटेक कलेजहरू भयो होइन कालिम्पोङ कलेजहरू क्लुनी कलेजहरू भयो धेरै थुप्रो कलेज अब स्कुलहरू चाहिँ छ होइन जस्तो कम्प्युटरमा हेर्नु पर्दाखेरि अब आइसेक्ट अब वेबलहरू भयो अब कम्पिटेटिभ इक्जाममा चाहिँ अब के छ भनेदेखिन्लाई चाहिँ अब सुपर फिफ्टीहरू भयो